दार्जिलिङ जिल्लामा स्वास्थ्य सेवाको व्यवस्था त्यति राम्रो छैन यहाँ ठाउँ ठाउँमा सरकारी स्वास्थ्य केन्द्रहरू त छन् तर भनेकोजस्तो त्यहाँ स्वास्थ्यमा ध्यान दिइएको देखिँदैन जस्तै कुनै पनि सामान्य रोगहरूका निम्ति त्यहाँ उपचारहरू गरिन्छ तर सामान्यभन्दा केही गम्भीर बिमारीहरूका लागि पनि दार्जिलिङ जिल्लाका मानिसहरू अन्य ठाउँमा नै आश्रित हुनुपर्ने देखिन्छ यहाँका चिकित्सा व्यवस्थाले गाउँ घरका सामान्य रुघा मार्गीहरू भयो सामान्य कुराहरूलाई त उचित ढङ्गमा उपचार गरिरहेका छन् तर त्यतिले मात्र यहाँका मानिसहरूको आवश्यकतालाई पुरा गर्दैन त्यसैले यी बाहेक पनि अन्य स्वास्थ्य सुविधाहरू दार्जिलिङ जिल्लामा उपलब्ध हुन जरुरी छ